कृष्ण भाइ हिजै मैले तिमीलाई फोन गरेर भनेको थिएँ मलाई गाडी अलिक छिटो ल्याइदेऊ ल भनेर म डक्टर देखाउन जाउँ भनेको थिएँ सिलगढी ढिलो भइसक्यो यति बेला पनि आउँदैन के भयो हो होइन कति बेला आइदिने